दिदी मैले अस्ति तपाईँकोबाट एउटा वासेबल सिरक किनेको थिएँ नि अँ त्यसको बेड सिट र पिलो कभर पनि थिएछ नि त होइन मैले त त्यति याद गरिनँ अनि त्यो चाहिँ उयो मटेरियल्स पनि राम्रो रहेछ के हल्का रहेछ वासेबल पनि अब अ धुनु सजिलो होइन अनि त्यो भएर चाहिँ अब मलाई चाहिँ त्यस्तै खेलको क्वालिटीको के त्यही सेम कम्पनीको तर कलर अलिकति अर्को डिफ्रेन्ट पिङ्कहरू या अब कस्तो टाइपमा त्यो अलिकति हेरेर राम्रो खालको एउटा ल्याइदिनुहोस् न ल पुरा मन पऱ्यो त्यो प्रडक्ट कि तपाईँको अन्त त्यो म दुईवटा जस्तो लान्छुँ सायद मेरो छिमेकीले पनि लाने पुरा मन परायो कि अन्त त्यो सायद उसले पनि मगाउँछ होला म नेक्स्ट टाइम फेरि तपाईँसँग त्यो बातमा ए त्यो कुरा ए त्यो विषयमा कुरा गर्छु नि ल अहिले चाहिँ मेरो लागि त्यो दुईवटा मगाइदिनु न एउटा पिङ्क हो एउटा ग्रिनहरू टाइपमा तर फुलहरू चाहिँ ज्यादा नभएको कम्ती कम्ती फुलहरू भएको के मज्जाको हेरेर स्विट पिङ्कहरू हेरेर मगाइदिनुहोस् न ल दिदी